हजुर भन्नुहोस् म बिमल छेत्री मिसन हिल चियाबारी एउटा होटेलको बुकिङको लागि नि ए यहाँ हामी तपाईँको त्यहाँ होटेल छ भनेर सुन्यौँ कि अनि होटेलमा के कस्तो व्यवस्था छ अलिकति जान्न पाए त राम्रो हुने किनभने हामी धेरै चार पाँचजना आएको छौँ फेमिली फेमिली होटेल होला है त्यहाँनेरि कस्तो छ टोइलेट बाथरूमको कस्तो व्यवस्था छ त्यहाँदेखि तपाईँको तपाईँ खाना खानाको कस्तो त्यहाँ त्यहीँ नै तपाईँले गरिदिनुहुन्छ कि अलग्गै छ कि त्यस्तो केही रेस्ट्रुरेन्ट मात्रै हो कि अरू केही हो कि त्यो जान्नलाई नि

हजुर हजुर हजुर लिफ्टको लिफ्टको व्यवस्था छ कि छैन लिफ्टको पनि व्यवस्था छ तपाईँको होटेलमा लिफ्ट लिफ्ट लिफ्ट हजुर लिफ्टको ए होइन अलिक आमा अलिक वृद्ध हुनहुन्छ त अन्त आमालाई पनि लिएर आएको छु अनि फेरि तपाईँको सिँढीमा चडेर जानुपर्ने होला होटेलमा होइन अनि गरम पानीको व्यवस्था त हुन्छ होला नि फेरि बिहान यसो साइट सिन जाँदाखेरि यसो नुहाइघुवाइ गरे जानु पाए भने चाहिँ राम्रो हुन्थ्यो

ए होइन हामी मोटामोटी हामी यहाँ पाँचजना जस्तो छौँ त आमालाई चाहिँ अलिकति अलग्गै बेड भयो भने चाहिँ राम्रो किनभने बुढाबुढी मान्छे अब अलिक असुविधै हुन्छ त्यो भनेर नि अनि तपाईँको अमाउन्ट चाहिँ कति दिनको कति गरेर दिनुहुँदैछ

ए अलग्गै है खानाको चाहिँ ए खाना बिहान बिहान ब्रेकफास्ट त्यहाँदेखि दिउँसो लन्च त्यहाँदेखि डिनर चाहिँ कति बजी हुन्छ बेलुका अनि एउटा कुरो सोधिराखौँ न अब हामी बाई चान्स अब साइट सिन गरेर फर्किँदाखेरि ढिलो भयो भने चाहिँ तपाईँको होटेलको गेट त बन्द हुँदैन होला नि फेरि वाचम्यान राख्नु भएको छ ए हुन्छ हुन्छ धन्यवाद